तर त्यो ट्र्याक चाहिँ नि तर राम्रो भनेर बिकाइदियो होइन दोकानेले त्यसमा चाहिँ तर पुरा बबल्स आउँदैछ धुँदाखेरि चाहिँ हो झालीले चाहिँ धुनु नहुने रहेछ एकदमै बबल्स आउने होइन अन्त अलिक घट्दियो पनि हो अन्त अब गरम गरम टाइपको पनि भयो त्यो हो सुन्दैछस् अन्त के पो पुरा बबल्स बबल्स आएर हिँड्दा पनि अप्ठ्यारो भयो त्यसले अलिक घट्दो पनि रहेछ अन्त टाइट टाइट साइज त अब आफ्नै साइजमा लिएको होइन तर टाइट भएर के धोएपछि चाहिँ घट्यो अलिक अन्त त्यसमा बबल्स आयो त्यही अरू त अब ठिकै कि तर त्यसमा बबल्सले नै रड्डी गऱ्यो के त्यो ट्र्याकमा पुरा अब पुरानो देख्यो एकखेप धुँदाखेरि नै तर अलिक घट्यो पनि सानो पनि भयो त्यही भएर अप्ठ्यारो लगाएर हिँड्नु पनि अप्ठ्यारो भयो क्या